हाम्रो क्षेत्रमा विद्यालयमा इतिहास पढाइन्छ तर त्यहाँ चाहिँ दुई पक्ष इतिहास हुँद हुँदछ जस्तो हामी बोल्दाखेरि एक पक्ष बोल्छौँ त्यहाँ चाहिँ दुई पक्ष खाले इतिहास हामीलाई पढाइने गर्दछ र मलाई फरक चाहिँ यसमा छ जस्तो लाग्यो र हाम्रो भारतको कुनै इतिहासको बारेमा भन्नु पर्दाखेरि चाहिँ उन्नाइस सय छयासीको हाम्रो गोर्खाको आन्दोलनको बारेमा पनि यहाँ पढायो भने चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ किनकि त्यहाँ हामीलाई गोर्खाहरूको बारेमा र हाम्रो आन्दोलनको बारेमा हाम्रो जातिको बारेमा धेरै कुरा हामीले थाहा पाउने थाहा पाउन सक्छौँ त्यो चाहिँ मलाई पढाउनु पर्छ जस्तो थप थपेर इतिहासमा एउटा च्याप्टर बनाएर थपेर पढाउनु पर्थ्यो जस्तो चाहिँ मलाई लाग्दछ